ए दाजु नमस्कार दाजु ए हजुर हामी यो एक तारिक नेपाल जाउँ भनेर कि सात आठजनाको ग्रुप छ हामी हाम्रो त्यही भएर तपाईँकोमा अलिक ठुलो इनोभाहरू गाडी हुन्छ कि भनेर नि